मैले चाहिँ है एउटा पावर ब्याङ्क चाहिँ एउटा फ्लिपकार्टबाट मगाएको थिएँ अनि त्यो मैले चाहिँ है सुनेको भरमा चाहिँ एकदमै राम्रो छ होला भनेर अर्डर गरेको थिएँ तर है त्यो पावर ब्याङ्क चाहिँ एकदमै नराम्रो रहेछ फोन पनि आधी पनि चार्ज नभइकिनै त्यसको उयो ब्याट्री डाउन भइहाल्दो रहेछ यसै कारणले है त्यो पावर ब्याङ्क चाहिँ एकदमै मलाई चाहिँ मनपरेन अनि यसै कारणले चाहिँ त्यो पावर ब्याङ्क चाहिँ मलाई राम्रो लागेन